मलाई लाग्छ कुकिङ केवल महिलाहरू कै काम नभएर लोग्ने मानिसले पनि गर्ने काम हो कुनै पनि काम लोग्ने अनि महिला दुवैले बराबर गर्न सक्छ त्यसमा कुकिङ पनि एउटा हो हिजआज हामी देख्छौँ कुनै पनि होटेल रेस्टुरेन्ट या त एउटा सानो चियाको दोकान नै किन होस् त्यसमा पनि लोग्नेहरूले खाना बनाएर खाना बनाएर दिएको हामी देख्छौँ जसरी महिलाहरूले बिहान उठेर घरमा कुकिङ गरेर खाना बनाएर सबै स काम गऱ्यो फेरि बाहिरको कामहरू सम्हली रहेको हुन्छ त्यसरी नै हिजआज लोग्नेहरूले पनि घरमा आफ्नो स्वास्नीलाई हेल्प गरिरहेको हुन्छ सहायता गरिरहेको हुन्छ खाना बनाउँनुमा त्यो हामी देख्छौँ

स्वास्नीहरूलाई कुकिङमा हेल्प गरिरहेको हुन्छन् हामी त्यो पनि देख्न सक्छौँ भारत देसमा नै यस्तो धेरै पुरुषहरू छ जसले खाना बनाएर आफ्नो नाम उच्चा गरेका छन् होइन उनीहरू जीवनमा सफल भएको छन् ति मध्यो जस्तै प्रमुख सेफहरूको नाममा आउँछ सन्जिब कपुर रनवीर बरार विकास खन्ना हरपाल सिंह कुनाल कपुर मनिस मलहोत्रा विक्की रत्नानी अझै आदि अझै धेरै यस्ता पुरुषहरू छन् मेरो परिवारमा पनि मेरो लेग्नेले खाना बनाउँछ अनि जब पनि म बिमार हुन्छु त्यति बेला उसले नै खाना बनाएर सबैलाई दिने गर्छ मलाई लाग्छ कुकिङ नारी अनि पुरुष दुवैले गर्नुसक्ने काम हो अनि गर्नु पनि पर्छ यो कुकिङ चाहिँ कुनै एउटा नारीले मात्रै गर्नु पर्ने काम हो भन्ने चाहिँ मलाई लाग्दैन